मो सामजिक मिडिया प्लेटफर्ममा चाहिँ बेसी जस्तो चाहिँ फेसबुक युट्युब चाहिँ हेर्नु हेर्ने गर्छु फेसबुकमा चाहिँ धेरै साथीहरू छन् होइन फ्यामिली मेम्बरहरू पनि छ साथीहरू पनि छ धेरै टाढा टाढामा भएका साथीहरू पनि छ उनीहरूको पोस्ट स्टोरीहरू च्याटिङहरू गर्ने गर्छु होइन त्यसमा म फेसबुकमा चाहिँ ज्यादा दिनमा चाहिँ एक घण्टाभन्दा ज्यादा नै हेर्ने गर्छु फेसबुक इन्स्टाग्रामहरू चाहिँ म मन नपरेको नरुचेको कुराहरू चाहिँ अब धेरै नै छन् होइन न कति चाहिँ युट्युबतिर नराम्रो मुभिजहरू पनि हुन्छ मानिसहरूले धेरै आफ्नो भ्यू बढाउनुको लागि एकदम नेगेटिभ भिडियो पनि हालेको हुन्छ त्यो चाहिँ मलाई अलिक न मन परेको जस्तो लाग्छ